हेलो हेलो दाजु अस्ति म तपाईँकोमा तपाईँको दोकानमा आएको थिएँ कि अनि त्यत्तिखेर मैले दही र मिस्टी खाएको थिएँ कि अनि साह्रै राम्रो लाग्यो अनि त्यो दही मिस्टी कसरी बनाउँछ होला हजुर हजुर हजुर

हजुर

हजुर हजुर हजुर ए हुन्छ अँ हजुर

हजुर हजुर हजुर

तपाईँसँग एउटा बात थियो कि त्यहाँनिर ड्राईफुटहरू पनि हालेको थियो

ल हुन्छ थ्याङ्क्यु दा